अब हामी चाहिँ हिन्दू होइन हाम्रो चाहिँ अब दसैँ चाहिँ ठुलो चाडबाड हो त्यसमा खुसी हुन्छ रमाइलो हुन्छ अब घरमा बिहे भइकन गएको दिदीहरू पनि टाढिएको आफन्त सन्तानहरू पनि सबैजना घरमा आउनुहुन्छ खुसी हुन्छ खानेकुराहरू पनि ल्याइदिनुहुन्छ लुगाफाटाहरू ल्याइदिनुहुन्छ होइन अनि पाहुनाहरू आउँदा घरमा खुसी लाग्छ दिदीहरू नानीहरू लिएर आउँदा अब यता उता मज्जा आउँछ यता उता घुम्नु जान्छ टिका लगाउनु अनि दसैँ सकिए पछि फेरि तिहार आउँछ हामी हिन्दूको होइन तिहारमा अब भाइटिकाहरू भन्छ जस्तै भाइटिकामा पनि भाइलाई टिका लाइदिन्छ दाजुभाइलाई मजा आउँछ भैलो खेल्छ देउसी खेल्छ रातिराति खेल्नु पर्ने हो राति खेल्न मजा आउँछ हामी ग्रुपमा साथीभाइहरू दिदी भाइ बहिनीहरू सबैसँग मिलेर खेल्न जान्छ होइन अनि हामीलाई मजा आउँछ खेल्न खेल्दाखेरि चाडबाडमा त घरघरमा अब प्रोग्रामहरू त्यस्तैहरू हुन्छ राम्रो मजा आउँछ खेल्न खानेकुराहरू गिफ्टहरू पनि दिनुहुन्छ होइन अनि सबैजनाहरू रमझम गर्छ हामी कहाँ कहाँ घुम्न जान्छ मावलाहरू दिदीकोतिर दाजुकोमा काका बडाहरूकोमा टिको लगाउनु हामीलाई खुसी लाग्छ यस्तो चाडबाड आउँदाखेरि चाहिँ चाडबाडको दिनले चाहिँ खुसी बनाउँछ